हाम्रो क्षेत्रमा मैले सुनेको महत्त्वपूर्ण ऐतिहासिक घटना भन्नु पर्दा मलाई मेरो बाबाले सुनाउनु भएको हाम्रो गोर्खाल्यान्डको कथा थाहा छ उन्नाइस सय छयासीमा भएको सुभाष घिसिङको नेतृत्वमा भएको आन्दोलन जसले विराट रूप लिएको थियो अनि त्यस समय हाम्रो उनै बाह्र सय भन्दा ज्यादा नेपालीहरूले ज्यान गुमाएका थिए भन्छन् कि त्यो लडाइँ हाम्रो नेपालीहरू अनि स्टेट गभर्मेन्टको बिचमा भएको थियो त्यो लडाइँमा धेरैको घर जल्यो कसैले आफ्नो छोरा कसैले आफ्नो बुढा कसैले आफ्नो आमा बाबु गुमाएका थिए त्यस घटनालाई दार्जिलिङको इतिहासमा सबैले याद राख्छन् हामी हाम्रो ठाउँमा बसेर आफ्नै ठाउँको निम्ति लडाइँ लड्नु पनि हामीले हाम्रो ल्यान्ड पाएका थिएनौँ र अहिलेसम्म गोर्खा ल्यान्ड पाएको छैनौँ